पैसा कमाउनको लागि चाहिँ टक्कै म पढेँ होइन मजाले पढेँ अन्त अनलाइन कोर्सहरू गरेर चाहिँ मजाले गरेर चाहिँ अन्त ड्युटी खोज्दा खोज्दा स्यालेरीहरू कम्ती पाउने अन्त त्यहाँबाट पछि चाहिँ मैले आफ्नै लोकल बिजनेसहरू गर्नु थालेँ त्यहाँबाट चाहिँ अलिक प्रफिट हुँदै गयो त्यहाँबाट गरेँ गरेँ गरेँ मजाले प्रफिट सफिट भयो त्यहाँबाट गाडी साडी किनेँ हल्का कुदाएँ त्यहाँबाट ड्राइभर साइबर राखेर अहिले पाँचवटा जस्तो छ गाडी अन्त चाहिँ पैसा कमाइ भयो हल्का त्यहाँबाट चाहिँ अलिक पछि बिहा पनि गर्ने हो अब मजाले अन्त पैसा राम्रोसँगले कमाएँ होइन त्यही हो कुरा चाहिँ व्यापार व्यापार चाहिँ मैले बिस्तारै बिस्तारै थालेको

भोलिपर्सिसम्म हेरौँ अब कस्तो हुन्छ कता हुन्छ